पहिलेका मान्छेहरू अनपढ भएका हुन्थ्ये आधीजना जस्तो चाहिँ पढेको हुन्थ्यो तर पनि केही प्रभावित गर्न सकेनन् तर अहिले चाहिँ एक धेरै पढेका भएका पढेका मानिसहरू पढेका मानिसहरू भएका हुनाले धेरै कुराहरू जान्न पाइन्छ अनि त्यसरी नै सांस्कृतिक प्र परम्परालाई प्रभावित गर्छन् जस्तो एकजनाले जान्यो भने अर्कोलाई सुनाउँछ अनि अर्को आएर अर्कोलाई अनि त्यसरी नै सांस्कृतिक त्यसरी नै शिक्षाले कतिपय सांस्कृतिक परम्परालाई प्रभावित गर्ने गर्दछ